भारत देशमा यत्ति नै बिघ्न जग्गाहरू जसले हामीलाई आकर्षक गर्छ तर म केही जग्गाहरूको नाम यहाँ लिनेछु जस्तै आग्राको ताज महल जो उत्तर प्रदेशमा स्थित छ त्यो ताज महल यति नै बिघ्न प्रसिद्ध छ कि दुनियाँ भरिका मानिसहरू त्यहाँ आएर त्यसलाई हेर्छन् त्यो एउटा अजुबा जस्तै पनि मानिन्छ हाम्रो दुनियाँमा त्यसलाई हामी ताज महल जसले हामीलाई एउटा इतिहास दिएको छ भारतको अनि अर्को चाहिँ कुतुब मिनार जसले पनि धेर न धेरै मानिसहरू आउँछन् अनि हाम्रा फिलहालमा बनेको स्ट्याचु अफ युनिटी जो चाहिँ सरदार बल्लभ भाइ पटेलको हो त्यो पनि तयो पनि घुम्नलाई त्यहाँ पनि जानलाई मानिस मानिसहरू धेरै पैसा खर्च गरेर जान्छन् अनि त्यसलाई हेर्छन् यी सबै हामी यो यी स्ट्याचु पनि गुजरातमा स्थित छ यी स्ट्याचुलाई फिलहालमा बनाइएको हो अनि यसको नाम चाहिँ स्ट्याचु अफ युनिटी पनि राखिएको छ